मैले दिउँसो र रातिको खानामा सामान्यतः भन्नुपर्दा अब दिउँसो चाहिँ म दाल भात सब्जी अचार पापड सलाद अब मज्जाले नै बनाएर खान्छु हो अब त्यही दाल बेलुका अब राखेको हुन्छु अन्त बेलुका चाहिँ के गर्छु भने अब रोटी बनाउँछु अन्त सब्जी एउटा सब्जी बनाउँछु अन्त त्यही दिनको दाल हुन्छ नि त्यही दिनको दाल रोटी सब्जी खाने गर्छु